अँ सुनिरहेछु क्लियर छ अँ अँ

ए जाऔँ न अँ सुनिरहेछु भन् न अँ म खसीको खान्छु खसीको छैन त्यहाँ ल पैसा कति पैसा कति ल ल ल अँ ल ल ल साथी ल एकजना साथी लिएर लिएर आउँदैछु म अँ ल ल ल पैसा त कति चार पाँच ल्याउनु हैन अँ ल भाइ ल ल म आउँदैछु ल ल